हामीले मनाउने चाड भनेको दसैँ भयो त्योहार भयो होली र फेस्ट होली फेस्टिभेलहरू सबै नै हामी सबै जाना मिलेर मनाउने गर्छौँ हामीलाई हामी सबै भारतवासी एक भएर स सबैको चाडमै हामी हाँसी खुसी भएर नै मनाउने गर्छौँ विशेष हाम्रो नेपालीको चाड भनेको भाइटिका दसैँ दशहरा अनि रक्षा बन्धन चिनीहरू सबै मनाएर चाहिँ हामीहरू सबैजाना मिलेर खुसी हुने गर्छौँ आफ्नो चाडबाडमा हुँदाखेरि हामीलाई साह्रै नै हर्षित लाग्ने गर्छ त्यसै कारण चाहिँ हामी सबैजाना मिलेर आफ्नो चाडबाड मनाउने गर्छौँ